यो गिडाब्लिङ भन्ने ठाउँ चाहिँ सानो टाउन एरिया हो कि यो एकदमै रिमोट बस्ती एरिया हो बैनी होइन अनि त्यहाँका मानिसहरूले चाहिँ आफ्नो जीवन धान्नको लागि चाहिँ कस्तो कस्तो पेसाहरूलाई अप्नाएर अघि बढ्छ भनिदिनु नि गिडाब्लिङ भन्ने ठाउँ चाहिँ बस्ती एरिया हो र यहाँ चाहि मान्छेहरूले गर्नेले गभर्मेन्ट जब गर्छ नगर्नेले प्राइभेट पनि गर्छ र प्रायः मान्छे चाहिँ यहाँ चाहिँ अब खे एग्रिकल्चरमै अब निर्भर छ अनि एग्रिकल्चरमा चाहिँ यहाँको मान्छेहरूले चाहिँ खोर्सानीदेखि लिएर अलैँची कुच्चोहरू रोप्छ अनि सिजनको फलफुल चाहिँ पुरा रोप्छ हो यो टाइममा मकै अब मकै हालिसकेपछि बादमा मकैपछि धानहरू रोप्छ त्यहाँदेखिको धानहरू रोपिसकेपछि त्यसलाई नै अब रोटेट गर्दै त्यसमा धान रोपेर कसैले हाल्नेले अलैँची हाल्छ र नहाल्नेले अब त्यसलाई नै अब रोटेट गर्दै सागसब्जीहरू हाल्दै त्यहाँनिर अब खेतीबाली गर्दै गाईहरू पाल्दै अनि गाईको दुधहरू अब डायरीहरूमा पठाउँदै त्यस्तै कामहरू गरेर चाहिँ अब जीविका चलाउँछ